गाउँमा त अब खेल्ने खेलहरू सबै घरभित्र त खेलिँदैन सबै बाहिरै खेलिन्छ अब गाउँमा खेल्ने खेलहरू चाहिँ अब पिट्टु भयो कबड्डी भयो लुकाछुपी भयो अन्त अब तिनाहरू खेल्ने चाहिँ अब कसरी भन्दाखेरि अब गिल्ली डन्डा भयो त अब गिलो ड गिल्ली डन्डा कसरी खेल्छ भने अब अब एउटा डन्डा हुन्छ अन्त एउटा गिल्ली हुन्छ खेल्ने मान्छेहरू अब जतिजना पनि हुन्छ अब दस आठजना पनि हुन्छ होइन अब एउटाले गिल्लीलाई हिर्काउनु पऱ्यो डन्डाले अन्त अब अरू सबै खेल्ने मान्छेले त्यो गिल्लीलाई पक्रिनु पऱ्यो अब जसले पक्रिन्छ त्यही ड्याम अन्त फेरि लुकाछुपी भयो लुकाछुपीमा अब लुकी लुकाछुपीमा चाहिँ अब जतिजना नि खेल्दा हुन्छ जतिजना बेसी भयो त्यतिजना मजा आउँछ लुकाछुपीमा अन्त लुकाछुपीमा अब अब लु दसजना माने त्यो दसजनामा एकजना ब्लेम भयो रे अब त्यो एकजनाले चाहिँ नौजनालाई खोज्नु पऱ्यो नौजनालाई खोजिसकेर अब लास्टमा जसलाई खोजिन्छ त्यो ब्लेम हुन्छ अन्त अब कबड्डीमा चाहिँ अब दुईवटा टिम हुन्छ है अन्त एउटा एउटा टिममा अब सात आठजना मेम्बर मानिलियौँ सात आठजनामा अब एकजना अब दुईवटा टिम हुन्छ अब ए एउटा टिमबाट चाहिँ सात आठजनाबाट एकजना चाहिँ अर्को टिममा जानु पर्छ कबड्डी कबड्डी भन्दै अन्त अब त्यो एकजनाले चाहिँ त्यो सातजनामा कसैलाई अब छोएर आफ्नोपट्टि आयो भने चाहिँ जतिजनालाई छोयो त्यतिजना चाहिँ ड्याम हुन्छ अन्त तिनीहरू निस्किनु पऱ्यो अन्त अब यसरी नै पालो पिलो गर्दै अब लास्टमा जतिजना बाँचिन्छ त्यतिजानै अब त्यसकै मेम्बरको जित जित हुन्छ